बिजनेस भन्ने कुरो चाहिँ यस्तो हो बिजनेस चाहिँ अब एक्लैले मात्रै त गर्नु सक्दैन त्यसको लागि चाहिँ हामीलाई पार्टनर चाहिँ चाहिन्छ मतलब आफ्नो क्लोज फ्रेन्ड भयो नभए फ्यामिली भयो एकजना सपोर्ट गर्ने चाहिँ के चाहिँदो रहेछ बिजनेसको चाहिँ हामी अब देख्न सक्छौँ हाम्रो यो इन्डियाको बिलेनियर मुकेश अम्बानीलाई हेर्न सक्छौँ ऊ ऊ पनि अब ऊ चाहिँ अब पहिला नै बाट के अब मिलेनियर थिए क्या अन्त अहिले चाहिँ बिलेनियर भएको छ किनभने उसको फ्यामिली ब्याकग्राउन्ड राम्रो थियो अन्त त्यसैले त्यसले गर्दा फेरि चाहिँ ऊ अहिले इन्डियाको टप टप टेन रिचेस्ट पर्सनमा आउँछ अन्त अब बिजनेस गर्दा फेरि चाहिँ हामीले युजअली अब केही अब फ्यामिली ब्याकग्राउन्ड कि चाहिँ फ्यामिलीबाट सपोर्ट कि चाहिँ फ्यामिलीबाट कि चाहिँ अब फ्रेन्ड्सबाट सपोर्टे चाहिँ चाहिँदो रहेछ अन्त यो बिजनेस भन्ने कुरा चाहिँ अब धेरै पैसा पनि लाग्छ तर अब हामी हेर्न सक्छौँ अब यो कोको कोलाको फ्याक्ट्री छ नि अब कोको कोला चाहिँ फर्स्ट एउटा अब एउटा सानोबाट झोपडीमा बनिएको थियो अरे बनाएको थियो अरे एक्सपेरिमेन्ट गर्दाखेरि चाहिँ एउटा मान्छेले चाहिँ सानोबाट झोपडीमा फ्याक्ट्री खोलेको थियो अरे अन्त उसले अब धेरै अन्त उसले अब धेरै त्यो अब कोको कोला चाहिँ अब ऊ नै गएर अब एकएकवटा बेच्थ्यो अरे दोकानमा अन्त फेरि त्यस त्यस्तै गर्दा फेरि चाहिँ अब त्यो दोकानमा फेरि अझ त्यो त्यसलाई के अब अझ मन पराए अरे मान्छेले पूरा कोको कोला चाहिँ अन्त कोको कोला मन पराएर चाहिँ मान्छेले चाहिँ अब अझ अब डिमान्ड डिमान्ड आयो अरे कोको कोलाको चाहिँ अन्त डिमान्ड आउँदाखेरि चाहिँ त्यो मान्छेले अलिकति ठुलो फ्याक्ट्री खोल्यो अन्त फेरि त्यस्तै त्यसरी गर्दा फेरि चाहिँ त्यो मान्छेले अहिले चाहिँ कोको कोला चाहिँ सबभन्दा बेसी चल्ने बेसी चली चलिरहेको त्यो ड्रिङ्क्स छ अहिले